नेपाली भाषा हाम्रो मात्रृ भाषा भएको भएको हामी हाम्रो आफ्नो मात्रृ भाषालाई बचाउनु पर्छ हाम्रो स्कुलहरूमा सब इङ्ग्लिस मिडियम भएर हामी नेपाली लेख्न त्यति आउँदैन नही पढ्न त्यति आउँछ अङ्ग्रेजी पनि त्यति बोल्न आउँदैन अन्त त्यति स्पष्ट रिड गर्नु आउँदैन तर पनि हामी इङ्ग्लिस मिडियम स्कुल पढिरहेको छ अगर हाम्रो स्कुलहरू नेपाली मिडियम भइदिएको भए हामी कम से कम नेपालीमा स्पष्ट हुन्थ्यौँ भनौँ भने हाम्रो सरकारले अहिले क्लास फाइभसम्मको विद्यार्थीहरूलाई नेपालीमा नभए आफ्नो मात्रृ भाषामा पढाउने प्लान छ